अब म फर्स्ट टाइम है पहिलोपटक पकाउनुपर्दा चाहिँ नयाँ अब खाना पकाउनुपर्दा चाहिँ नयाँ आइटम पकाउनुपर्दा चाहिँ पहिला चाहिँ घरमा जो अब ठुलोहरू हुनुहुन्छ है जस्तै आमा बोजूहरू हुनुभयो उनीहरूलाई सोध्ने गर्छु किनभने उनीहरू त एक्सपिरियन्स मान्छे हुन्छ नि त है उ धेरै लाइफ देखेको मान्छेहरू तर उनीहरू पनि अभाइलेबल छैन भने चाहिँ म चाहिँ युट्युबबाट नै पकाउने गर्छु है एउटा कुक विथ अस् भन्ने युट्युब च्यानल छ है त्यो युट्युब च्यानललाई फलो गर्छु म है अनि अर्को भाउजूको किचन भन्ने छ भाउजूको जुन किचनमा चाहिँ धेरै राम्रो राम्रो नेपाली ट्रेडिसनल डिसहरू बनाउने गर्छ है त्यही हेरेर नै म बनाउने गर्छु साथीभाइलाई त त्यस्तो थाहा हुँदैन साथीभाइहरूलाई चाहिँ कलहरू गर्दिनँ म